हाम्रो यहाँ मानिसहरू गुम्बा मन्दिर गिर्जा मस्जिद जाने गर्छन् म चाहिँ बुद्धिस्ट हुँ र तामाङ पनि हो तामाङ हुनुको कारणले गर्दाखेरि हामी हर वर्ष ल्होसार मनाउँछौँ फेब्रुअरी महिनामा ल्होसार हुन्छ यो चाहिँ हाम्रो तामाङहरूको नयाँ साल जस्तै हो त्यसमा हाम्रो ल्होसारको के भन्छ ल्होहरू पनि चेन्ज हुन्छ ल्हो भनेको चाहिँ हामी बाह्र किसिमको ल्हो हुन्छ तामाङहरूको बिचमा त्यो ल्हो चेन्ज गर्नुको लागि चाहिँ फेब्रुअरी महिनादेखि चाहिँ हाम्रो नयाँ साल आउँछन् त्यो दिन हामी टिका लगाउँछन् खुसी मनाउँछन् तास खेल्छन् मदिरा पान गर्छन् अरू गाउँघरको दाजुभाइहरू तल्लो घर माथ्लो घरको दाजुभाइहरू आउँछन् सबै खुसी मनाउँछौँ र आ त्यो दिन हाम्रो बितेर जान्छन् र खुसीको साथ हामी नयाँ सालको आउनुहोस् भनेर हामी स्वागत जनाउँदछौँ